हेलो हेलो म जलपाइगुडी टी स्टेट टी गार्डनको राइटर बोलेको तपाईँ त्यहाँको लेबर हुनु हुँदोरहेछ है तपाईँलाई त्यहाँनिर के कस्तो छ त्यसको विषयमा टी गार्डनको विषयमा मलाई अलिकति बताइदिनु सक्नुहुन्छ तपाईँहरूलाई के दुःख छ के कस्तो छ हजुर अब दसैँ आउँदैछ हो सुन्नुहोस् त अब दसैँ आउँदैछ हजुर तपाईँहरूले दसैँमा बोनसहरू पाउनुहुन्छ

हजुर हजुर अन्त तपाईँहरूको घरहरू रिपेरिङहरू गरिदिँदैछ

हजुर कालो कालै कालो सिसाहरू पनि दिएन तपाईँहरूलाई कालो प्लास्टिक हुन्छ हजुर हुन्छ हजुर एक खेप मैले त्यसकै लागि हजुर इन्फर्मको लागि तपाईँलाई फोन गरेको अन्त नानीहरूलाई स्कुलहरूको लागि बसहरू स्कुल बसहरू दिँदैछ ए हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ हुन्छ